मलाई म हामी एउटै के धार्मिक हिसाबले पनि हाम्रो तीर्थ व्रतहरू ऊ उता मेरो मैले पुगेको ठाउँ युपिको

सरसह भन्ने युपिको उत्तर प्रदेशको सरसह भन्ने ठाउँमा मेरो हाम्रो धर्मको एउटा ऊ पनि छ अब ज्ञानपीठ छ पक्कै एउटा एक किसिम तीर्थभूमि नै हो त्यहाँ गएर मैले त्यहाँको हाम्रो भक्तहरू सुन्दर साथहरूलाई एउटा हामीले चिनाजनाहरू गर्ने साथ अब जगा नेपालबाट सिक्किमबाट यता यता यु युपिकै भनौँ त्यहाँको आफ्नो भक्तहरू भेट हुँदाखेरि खुसी लाग्छ मलाई त्यो जगा राम्रो लाग्छ त्यहाँ हामीले आफ्नो गुरु ग्रन्थहरू पनि त्यतै छ त्यता गुरु ग्रन्थहरूमा अब हामीले अध्ययन गऱ्यौँ अलि अलि भए पनि जो जानेको जति छ साथी भाइ भेट्यौँ त्यहाँको परिवेश पनि राम्रो लाग्छ त्यहाँक तीर्थभूमि राम्रो लाग्छ त्यहाँ मन्दिरहरू छ ज्ञानपीठहरू ज्ञान मन ज्ञान को मन्दिर छ शिक्षा कुल ज्ञान के हरे एउटा गुरुकुल भन्ने एउटा ऊ पनि छ स्त्री त्यो कन्यापीठ पनि छ त्यहाँ धार्मिक शिक्षा दीक्षा हुन्छ साधना हुन्छ र योगा हुन्छ त्यहाँ ध्यान तपस्याहरू हुन्छ त्यहाँको ग्वालावालाहरू गाईहरूको पनि त्यो दर्शन गर्दाखेरि कति राम मनोहर छ धेरै कुरोको त्यहाँ मैले जानेको चाहिँ पुगेको ठाउँ त्यहाँ धेरै राम्रो छ वातावरण त्यसको भिन्नै छ त्यहाँको वातावरण नै खुसी लाग्छ मलाई त्यो भन्दा फेरि अर्को हामीले एउटा तीर्थभूमि स्थलहरू मध्य प्रदेशको खुन्नाजी भन्ने ठाउँमा हाम्रो तीर्थभूमि छ त्यहाँ अब पहिला अब जो धर्मको गाँठा अब त्यो भनौँ ठेगाना पहिलाको सुरुको सुरुवातको त्यो ठाउँमा पनि म तीर्थभूमि घुम्यौँ यता उहिले उहिलेको ऐतिहासिक शिक ऐतिहासिक सङग्रहालय माने पहिला पहिलाको राजाहरूको धर्म गुरुहरूको ठाउँ ठेगाना हुनाले त्यो ठाउँ पनि गयौँ दर्शन गऱ्यौँ मलाई बहुत खुसी लाग्यो म मात्रै नभएर अरू मेरो हाम्रो साथमा अब घरको परिवारमा घरको आमा वरपरको दाजु भाइहरू भक्त दाजु भाइहरू पनि एक खेप घुमेर आयौँ दर्शन गरेर आयौँ धेरै राम्रो रहेछ ऐतिहासिक कुराहरू उहिले पुरानो अब कति मौजालयमा यता के हरे सङग्रहालयमा छ मलाई त्यहाँ खुसी लाग्यो धेर अब त्यहाँ बस्नु पाएन एक दुई दिन मात्रै बसेँ अझ मेरो इच्छा मेटेको छैन